मैले आफ्नो परिवारको लागि स्वास्थ्यवर्द्धक परिकारहरू बनाएको छु जस्तो कि जब कसैलाई खोकीहरू लाक्छ त्यतिखेर मैले तिनीहरूलाई दुधमा हर्दी हालेर मज्जाले उमालेर दिएको छु त्यसले त्यसले खोकीहरू निकै कम्ती पार्छ र मेरो आमालाई हाई प्रेसर छ उनलाई म करेला खुवाउँछु करेलाको सब्जी बनाएर खुवाउँछु कहिले कहिले करेलाको जुसहरू बनाएर खुवाउँछु हो अनि टमाटरको जु टमाटरको सुप पनि हाई प्रेसरको लागि निकै राम्रो हुन्छ म त्यो पनि खुवाउने गर्छु मेरो आमालाई हो र सबैलाई मिक्स मिक्स सुप पनि खुवाउँछु मिक्स भेज सुपहरू खुवाउँछु सब्जीहरूको सुप हुन्छ नि त्यस्तो सुप खुवाउँछु हो र त्यस्तो तेल तेलहरूमा फ्राई गरेको म घरमा कहिलेकाहीँ मात्रै बनाउँछु बेसी जस्तो मेरो घरमा एकदम स्वास्थ्यको लागि राम्रो खाना मात्रै बनिन्छ सब्जीहरू मात्रै बनिन्छ